हेलो ड्राइबर दाजु बोल्नुभएको ए म अघि चढेको थिएँ नि हजुर अघि भर्खरै चढेको थिएँ कि अनि मैले त हतारमा निस्केको थिएँ नि पिजी स्ट्यान्डमा हजुर त्यसबेला मैले फोन मोबाइल वालेट सबै ब्यागमा राखेको थिएँ त्यो ब्याग नै छोडिपठाएछु हेरिदिनुहोस् त हजुर हजुर सेतो ए हजुर त्यो फेरि तपाईँले ल्याइदिनु सक्नुहुन्छ हजुर यहाँ हतार परिराखेको छ नि त कि मलाई अनि त्यही जग्गामै पिजी स्ट्यान्डमा नै ल्याइदिनुहोस् न हुन्छ छिटो ल्याइदिनुहोस् ल हुन्छ धन्यवाद